मेरो महत्त्वपूर्ण निर्णय लिनु परेको समय चाहिँ हो म स्कुल पढ्दै थिएँ स्कुल पढ्दै थिएँ अब स्कुलमा त्यो दिन मेरो इक्जाम पनि थियो इक्जाम दिनु पर्ने थियो अनि मेरो डकोमेन्ट्स अनि मेरो डकोमेन्ट्स थिएन मेरो डकोमेन्ट्स मतलब आधार कार्ड आधार कार्ड बनाउनु जानु पर्ने आज आधार कार्ड बनाउनु जानु पर्ने थियो अनि सोचे मैले मैले सोचे अनि आधार कार्ड पनि आज बनाउनै पर्ने मेरो डकोमेन्ट्स मेरो डो डकोमेन्ट्स छैन भने त मेरो अब केही बनिँदैन केही हुँदैन अनि स्कुल पनि जानु पर्ने त्यो स्कुल त मेरो परीक्षा स्कुलमा त अब झन् जानै पर्ने इक्जाम छ मेरो आज अनि मैले घरमा घरमा हेड अब् द फ्यामिली बाबा मम्मीलाई सल्लाह गरे अनि म स्कुल पनि जानु पर्छ मेरो मेरो आधार कार्ड पनि बनाउनु पर्छ मेरो खिच्नु पर्छ खिच्नु जाने थियो बनाउनु पर्छ अनि मैले सल्लाह गरे मलाई यो सल्लाह दिनु भयो कि बाबाहरूले के त के के तँलाई स्कुलमा फोन गरेर भन्नु सक्दैन भन्नु भन्नु मिल्दैन इक्जाम एकदुई दिन बाद गर्नु मेरो डकोमेन्ट्स डकोमेन्ट्स बनाउनु छ भनेर यस्तो पाराले सल्लाह लिनु भयो मसँग होइन नि त्यहाँदेखि त्यहाँदेखि मैले स्कुलमा प्रिन्सिपललाई कन्ट्याक्ट गरेँ फोन गरेँ अनि सर मेरो मेरो डकोमेन्ट्सको लागि चाहिँ म आज डकोमेन्ट्स बनाउनु लागि चाहिँ म जानु पर्छ जानु पर्छ जानु पर्ने भयो मेरो इक्जाम छ आज मेरो इक्जाम चाहिँ म एकदुई दिन बाद गर्नु सक्छु मेरो भनेर मैले सरसँग सल्लाह लिँंदाखेरि सरले लि सरले भन्नु भयो कि हुन्छ गर सक्छौ तिमी तिम्रो डुकुमेन्ट्स बनाउ भन्दै सरले यस्तो पाराले क्या लिनु भयो सल्लाह अनि त्यही हो मेरो भनौँ न म मेरो जीवनको लाइफको महत्त्वपूर्ण मेरो मेरो लाइफ पनि इम्पोर्टेन्ट अनि मेरो स्कुल पनि इम्पोर्टेन्ट म शिक्षा लिन सक मेरो शिक्षा लिनुको लागि मलाई इम्पोर्टेन्ट छन् त मेरो स्कुलबाट अनि मेरो त्यो डोकोमेन्ट्स बनाउनु लागि मेरो लाइफमा इम्पोर्टेन्ट नै हो नि मेरो यस्तो इम्पोर्टेन्ट दुइवटै इम्पोर्टेन्ट इम्पोर्टेन्ट कुराहरू मेरो लाइफमा आएको थियो त्यति बेला मेरो मम्मी बाबाले सल्लाह लिएर यस्तो गर्नु म यस्तो हो सरसँग सल्लाह लिएर गरेर चाहिँ सल्भ भयो मेरो यही हो महत्त्वपूर्ण निर्णय भनौँ न